ए नमस्कार हजुर हजुर म देशबन्धुबाट हजुरलाई केही केही पुस्तकको विषयमा जानकारी चाहिन्थ्यो हजुरलाई

हजुर हजुर हजुर अहिले हालैमा हाम्रो यहाँ पुस्तकालयमा धेरै पुस्तकहरू आएका छन् जस्तै इन्द्रबहादुर राईका धेरै पुस्तकहरू आएका छन् त्यसरी नै थुप्रै समालोचना विधाका पनि पुस्तकहरू आएका छन् हजुरले एक पल्ट लाइब्रेरीमा आएर जानकारी प्राप्त गरेको भए उचित हुने थियो हजुर हजुर हजुर हजुर हजुर साहित्य बाहेक पनि धेरै पुस्तकहरू हाम्रोमा उपलब्ध छ जस्तै अहिलेको चाहिने पुस्तकहरू सबै इङ्गलिस लिट्रेचरका पनि धेरै पुस्तकहरू आएका छन् अटोमिक वेट्स त्यसरी नै भयो त्यसरी नै जेजेई का पुस्तकहरू धेरै नै त्यस्ता त्यस्तै पुस्तकहरू छन् काम लाग्ने काम लाग्ने हजुर ह हजुरलाई चाहिँ कुन चाहिँ पुस्तक विषय जानकारी चाहिएको हजुर हजुर ए ज्यू ज्यू हजुर हजुर हजुर त्यो पुस्तकहरू पनि उपलब्ध छ हजुर एक पल्ट कहिले समय मिलाएर आउनु होस् न त्यतिखेर मजाले हेर्नु होस् हजुर हुन्छ समय मिलाएर कहिले आउनु होस् हेर्नु होस् हो सिबिएससिको पनि धेरै पुस्तकहरू एभाइलेबल उप उपलब्ध छन् हजुर आउनु होस् न कहिले हजुर हुन्छ हजुर सर हजुर हुन्छ हुन्छ ज्यू ज्यू